ए सुन्नुहोस् न दाजु अरूबेला ता हामी यो यता कालिझोडाको बाटो भएर जान्छ होइन कालीझोडा भएर कालेबुङ जाँदा त मलाई टाइम थाहा छ कि तर आज तपाईँले यो गोरूबथान भएर जाउँ भन्नुहुँदैछ त्यता बाटो बन्द छ भन्नु भएर त लानु हुँदैछ तर यताबाट कालीझोडा भएर जत्ति समय लाग्छ उता गोरुबथान भएर पनि त्यति नै समय लाग्छ कि बेसी समय लाग्छ म ठिकै समयमा त पुग्छु होला नि है मेरो साँढे दसमा मिटिङ छ हो अब सबैजना आइपुग्छ त्यतिबेलासम्म म पुग्छु होला नि त है ठिकै टाइममा पुऱ्याइदिनुहुन्छ मलाई